बहिनी बिच गल्लीको बहिनी हो अस्ति मैले नि एउटा तपाईँकोबड लेक्मीको फेसवास लिएको थिएँ है तर के भन्छ त्यो फेसवास चाहिँ एकदमै मैले ड्राई फेसको लागि भनेर लिएको थिएँ तर त्यो फेसवास लाउने बितिक्कै एलर्जी जस्तो भयो अनुहारमा त्यो मैले त्यत्तिकै छोडिदिएँ हो कस्तो महँगो फेसवास बहिनीले कसरी त्यसरी दिएको मलाई लगाएर दुईपल्ट लगाएको मात्रै थिएँ रातै भयो अनुहार त त्यहाँबाट मैले मेरो ज्वाइँलाई दिएँ हो उलाई पनि एउटा त राम्रै भएछ सेकेन्ड टाइम फेरि किनेर पठाउँदा त अन्त उसको पनि एलर्जी भएको जस्तो भयो त्यस्तो खालको क्रिमहरू तपाईँहरूले फेसवासहरू कसरी राख्नुभएको त्यस्तो चाहिँ अब कस्टमरहरूलाई एकदमै नगर्नुहोस् किनभने त्यसले चाहिँ अब हामीलाई फाइदा होइन नोक्सानपट्टि लग्यो अन्त ज्वाइँले पनि अहिले अर्को क्रिम किनेर फेरि लाउनु पर्यो यस्तो चाहिँ नगरिदिनुहोस् ल बहिनी